बाइकिङ गियर वा उपकरणको सबैभन्दा महत्त्वपूर्ण अंशहरूमध्ये आउँछन् हेल्मेट ज्याकेट प्यान्ट जुत्ता यी हुन् अनि ग्लब्स् प्लस चेस्टगार्ड यी विशेष यी महत्त्वपूर्ण अंशहरू हामीले प्रयोग गर्नुपर्ने हुन्छ र मैले पनि मेरो ट्रेलहरूमा यसलाई सधैँ नै म राख्ने गर्दछु र सडकमा बाइकमा हुने यान्त्रिक समस्यालाई कसरी समाधान गर्नुहुन्छ भन्ने प्रश्नमा म यसरी उत्तर दिन चाहन्छु कि हामीले बाइक या गाडी कुनै पनि चलाउँदाखेरि हामीले यसलाई ध्यानपूर्वकमा चलाउनुपर्छ जोसमा आएर होइन होसमा कुदाउनुपर्ने हुन्छ र यात्रामा बाइक फेल भएको अनुभव गर्नुभएको छ भन्ने प्रश्नको उत्तरमा मैले बाइक फेल मतलब गियरमा केही समस्या अनुभव गरेको छु र यो गियरको समस्यालाई अनुभव गरेवापत मैले तुरुन्तै ग्यारेजमा लगी यसलाई ठिक गरेको छु अनि त्यसपछि मात्रै मैले बाइक चलाउ चलाउ चलाएको थिएँ र एक्चुवल्ली म बाइकलाई एकदम सधैँ प्रोपर मेन्टेनेन्स राख्छु किनभने मेरो अलरेडी एक बार एक्सिडेन्ट भइसकेको कारणले गर्दा म यसलाई सधैँ म यसबारे म सचेत रहन्छु